मलाई सबैभन्दा पदयात्रा गर्न मनपर्ने इलाका पाहाडी क्षेत्र नै हो र पाहाडी क्षेत्र किन हो भन्दा त्यहाँको मेन कारणै जलवायु हो र त्यो जलवायुकै कारणले नै मलाई पदयात्रा गर्न पाहाडी क्षेत्रतिर मनपर्छ